मैले कसैलाई बगैँचा बनाउन सघाएको त छुइनँ आफूले धेरै बगैँचा लगाउने गर्छु अनि अरूलाई पनि सल्लाह दिने गर्छु बगैँचा हामीले घरमा बगैँचा लगाउन सक्यौँ भने धेरै सुन्दर देखिन्छ मानिसहरू आउँदा पनि एकदमै राम्रो देखिन्छ जति नै झोपडी भए पनि बगैँचा लगाएको छ भने एकदमै सुन्दर देखिने गर्छ त्यही सल्लाहहरू दिने गर्छु